हजुर गुड मर्निङ हजुर हजुर हजुर ए हैन हामीले फोर्स त पठाएको छौँ जग्गा जग्गा नै हामीले फोर्स त राखेको छौँ गाडीकै जामले गर्दा अब अहिले फिलहाल अब अहिले सबैतिर नै अब यस्तो प्रब्लमहरू आइरहेको छ र हामीले पनि अब त्यो कुरोमा ध्यान दिइरहेको छौँ गरिरहेको छौँ स्टाफहरूलाई हामीले सबै जग्गातिर नै पठाइरहेको छौँ र पनि अब केही असुविधा भइरहेको छ तपाईँहरूलाई अब अहिले यति साह्रो अब गाडीघोडा यति साह्रो बेसी भएको छ जसले गर्दा अब हामीलाई पनि अलिक असुविधा भइरहेको छ र गाडीहरूले अब कतिपय गाडीहरूले रोडको अब ट्राफिक रुल्सहरू नमानेकोले गर्दा पनि यो सब प्रब्लम आइरहेको छ र अब कतिजना ड्राइभरहरू एकदमै अटेरी भइरहेछ उनीहरूलाई हामीले बारम्बार अब हाम्रो स्टाफहरूले हाम्रो फोर्सकोहरूले भन्दा पनि अब कतिजनाले अटेरी गरेर अब रुल्स तोडिरहेकोले गर्दा पनि यो सब प्रब्लम आइरहेको हो अब तपाईँहरूले झेल्नु परिररहेको छ र अब हामी यहाँ म लगाउँदै छु र अब कता ऊ यसमा अब प्रब्लम हुँदैछ त्यो सब अब म पठाउँदैछु र त्यहाँ म जानकारी गराउँछु ट्राफिक पुलिसलाई तपाईँले एकदिन एकछिन अब ट्राफिक अब जाममा फँस्नुभयो होला नरिसाइदिनुहोस् म यताबाट पठाउँदैछु र हेर्नु लगाउँदैछु नि ल हजुर हुन्छ हुन्छ म म त्यहाँ कुन चाहिँ ट्राफिकमा अब पर्नुभएको छ तपाईँ त्यो म यहाँ हेरेर बताउँदैछु र अब त्यहाँ भ म त्यहाँको ट्राफिककोलाई म भनिदिइरहेको छु तपाईँलाई अब कुन चाहिँ उसमा फँसिनुभएको छ अब यहाँ रुल्स त सबैलाई नै लागु हुन्छ तर अब के गर्नु कतिजनाले अब नमानेर अब कतिजनाले रुल्स फोलो नै गर्दैन अब अनसाइड हिँडिराहेको हुन्छ गाडी जताततै रोकिरहेको हुन्छ अब लाइटको कुनै अब कतिलाई याद पनि हुँदैन ड्राइभिङ त गर्छ तर अब रेड लाइट के हुन्छ ग्रिन लाइट यल्लो लाइट त्यो सबै याद नगरेकोले गर्दा पनि अब यो प्रब्लम भइरहेको छ र म जतिसक्दो छिटो अब यो जाम हटाउने व्यवस्था गरिदिदैँछु नि ल हुन्छ थ्याङ्क यु तपाईँले जनाउनुभयो धेरै धेरै धन्यवाद